हाम्रोमा चाहिँ नेपाली आदिवासी बङ्गाली बिहारी मुसुलमान सबै जाति छ सबै जातिहरू मिलेर बसेको छौँ नेपालीमा चाहिँ तपाईँको छेत्री बाहुन राई यस्तोहरू छ आदिवासी आदिवासीमा चाहिँ उराव सन्तलाल हो यो जातिहरू छ बङ्गालीमा चाहिँ गुप्ता प्रसाद यिनीहरू छन् बिहारीमा पनि छ बिहारीमा त्यस्तै ठाकुर प्रसाद शर्मा यो जातिहरू छ अनि मुसुलमान मुसुलमानहरू पनि छ यिनीहरूमा चाहिँ अब हामीरू सबैजनासँग राम्रो मिलेर बसेको छौँ मुसुलमान चाहिँ अलिक कम्ती छ जाति यिनीहरू यो जातिहरूमा चाहिँ आदिवासीहरूमा चाहिँ नेपाली हामीहरू नेपाली आदिवासी बङ्गाली बिहारी मुसुलमान यिनीहरूसँग चाहिँ हामीहरू उयो सधैँ आउ जाउ हामीहरू अब सागपातहरू बिक्री गर्नु जानु पर्ने सौधापातहरू गर्नु जानु पर्ने यिनीहरूसँग बोलिन्छ उनीहरूले पनि हाम्रो भाषाहरू बोल्छ अलि अलि कम्ती मात्रामा मेन हाम्रो नेपाली आदिवासी बङ्गाली यिनीहरूसँग चाहिँ हामीहरू प्रायः राम्रो बोल्छौँ नेपालीमा आदिवासीमा आदिवासीहरू पनि त्यस्तै मिलेरै बसेको छ बङ्गालीहरू पनि थुप्रो छ हामी नेपालीले चाहिँ छेत्री बाहुन राई लिम्बू यस्तोहरू जातिहरू छ थुप्रै सबै जातिहरू छ हामी यहाँनेरि मिलेर बसेको छौँ मुसुलमान चाहिँ अलिक कम्ती मात्रमा छ उनाहरूसँग त्यति बोली चाहिँ अलिक कम्ती मात्रमै हुन्छ प्रायः अरू जातिहरू चाहिँ सबैजना सरोबरी नै छौँ हामीहरू आदिवासीहरू पनि छ नेपालीहरू छ बङ्गालीहरू बिहारीहरू पनि छ सबैजना

सबै मिलेरै बसे कम्ती मात्रमा चाहिँ मुसुलमानहरू छ बङ्गाली बङ्गाली पनि प्रायः बिजिनेस गर्नेहरू छन् यता हाम्रो नेपाली जातिहरूमा चाहिँ खेतीपाती उनीहरूसँग राम्रो आउ जाउ हुन्छ बोलिन्छ धेरै मात्रमा चाहिँ नेपाली आदिवासी बङ्गाली यिनीहरू छ अरू मुसुलमान जाति चाहिँ अलिक कम्ती नै छ धेरै मात्रमा चाहिँ यो चारवटा पाँचवटा नेपाली बिहारी बङ्गाली यिनीहरू छ